मैले जोम्याटो एप्स खोलेँ यो एप्समा मैले मटर पनिर फ्राई राइस दाल र चिकन करी मगाउनु खोज्दैछु खानाको यो अर्डरमा मैले छुट कुपन त पाउनु पर्ने एकपल्ट हेर्नु पऱ्यो अस्ति अर्डर गर्दा त मैले तिस पर्सेन्टको छुट कुपन पाएको थिएँ आज पनि छुट त पाउनु पर्ने होला ए रहेछ रहेछ आज त झन् चालिस पर्सेन्ट छुट कुपन उपलब्द रहेछ म अब मेरो खाने कुरा अर्डर गरिहाल्छु यस्तो छुट घरी घरी पाउनुहुने छैन